यो कोभिड नाइन्टिन महामारीले गर्दा चाहिँ हामीले केही गर्नु पनि पाएन मजाले पढ्नु पनि पाइएन हामी हो त्यही भएर स्कुलहरू पनि सबै बन्द भयो देखि लिएर अब बजारहरू पनि सबै बन्द ए लकडाउनले सबै कि बन्द भएर सबै कस्तो हामीले दु ख पाएको छौँ त्यसमा अब हामीले गभर्मेन्टबाट पाउनु चाहिँ पायो अब खानापिनाहरूको चाहिँ पायो होइन र भए पनि अब हामीले कति अब कति जानकारी पाउने चाहिँ अब हामीले कति नलेज पाउने ज्ञान पा पाउने उयोहरू चाहिँ हामीले त्यसमा चाहिँ अब हामीले चाहिँ त्यति साह्रो ज्ञान ज्ञानको उयो गर्नु पाइन हो पाइन अब त्यसमा चाहिँ अब त्यो चाहिँ अब त्यो बिमारीले चाहिँ अब खासमा चाहिँ नआउनु पर्थ्यो तर के गर्नु आइहालेछ अब त्यो त्यो त्यो बिमारीले चाहिँ मान्छेलाई कस्तो कस्तो भयो मान्छे मर्यो पनि कति होइन कति कति मर्यो पनि मान्छे त्यस त्यो बिमारीले होइन आफूलाई कस्तो अब आ आफू आफ्नो अफ्नो उयोको कि आफ्नो आफ्नो देशको मान्छे मर्दा चाहिँ अब आ आफूलाई कस्तो लाग्दोरहेछ कि आफ्नो मान्छे सिक भएको छ भने चाहिँ आफूलाई कस्तो नरमाइलो लाग्दोरहेछ त्यही भएर चाहिँ त्यो कोभिड नाइन्टिन चाहिँ जतिसक्दो अब अहिले अब अब चाहिँ फर्किएर नआओस् भनेर म चाहिँ सोच्छु हो कहिले पनि फर्किएर नआओस् त्यस्तो बिमारीहरू चाहिँ अब कहिले पनि नआओस् भनेर म चाहिँ भगवानलाई प्रार्थना गर्छु हो अन्त मेरो साथीभाइहरूलाई मैले पुरा मिस गरेँ कोभिड नाइन्टिनको त्योमा लकडाउनमा होइन मैले कति साथीहरूलाई मिस गरेँ त्यहाँदेखि मेरो अरू मेरो भाइबहिनी दिदी दाजुहरूलाई पनि पुरा मिस गरेँ होइन मैले आफ्नै आफ्नै घरको मान्छेहरूलाई पनि भेट्नु पाइन होइन मास्क लगाएर डुलिहिँड्नु पर्थ्यो होइन अनलाइन क्लास हुन्थ्यो तर त्यति साह्रो पनि हुँदैन अब साथीहरूलाई हल्का हल्का भेट्थ्यो अब कसरी भन्दाखेरि चाहिँ अब